म चाहिँ बुद्धिस्ट हो अनि त्यसैले म दसैँ औँसी चाहिँ मनाउँदिन अनि म चाहिँ लोसार मनाउँछु डिसेम्बरमा हुन्छ अनि त्यतिखेर हामी सबैजना भेला हुन्छ घरको फेमिली अनि बाहिरबाट पनि आउनुहुन्छ आफ्नो आफन्तहरू भेटघाट गर्नु दसैँमा सबैजना हुन्छ अनि हामी सबैजना बस्छ त्यतिखेर पुरा जाडो हुन्छ अनि त्यो टाइममा हामी सबैजना बसेर गफ गर्छौँ आगो ताप्छौँ अनि राम्रो राम्रो खान्छौँ बातचितहरू गर्छौँ धेरै बर्ष बाद भेटेको हुन्छ महिना बाद भेटेको हुन्छ अनि के के गर्यो भनेर सबै भन्छौँ एक अर्कालाई कुराहरू सेयर गर्छौँ रमाइलो गफहरू गर्छ अनि बस्छ मजा आउँछ सबैजना भेट्दाखेरि खुसी हुन्छ सबैजना